मलाई खानेकुरामा सबैभन्दा बेसी सेलरोटी खिर पुलाउ मोमो चाउमिन यस्तोहरू मनपर्छ यस्तो चिजहरू पुलाउ बनाउनको लागि अब अलिकति राम्रो खालके चामल काजु किसमिस बदाम नरिवलहरू हालेर बनाएको पुलाउ घिउहरू हालेर बनाएको पुलाउ एकदमै मिठो लाग्छ अनि खिरमा पनि अब दुध भयो चिनी भयो अनि यो किसमिस नरिवल बदाम काजुहरू हालेर बनाएको खिर चाहिँ एकदमै मनपर्छ मलाई अनि मोमोमा पनि मोमो बनाउँदाखेरि चाहिने जस्तै चिजहरू मैदा भयो प्याज भयो हुचिङ भयो अन्त मासु अथवा सब्जी जेको बनाए पनि सबै कुरो मिलाएर बनाएपछि मोमो एकदमै मिठो हुन्छ त्यसपछि चाउमिनको लागि पनि थुक्पा हुनुपर्यो थुक्पामा हाल्ने चिजहरू चाउमिन बनाउनको लागि मलाई विशेष गरी थुक्पा चाहिँ झोल हालेको थुक्पा मनपर्छ त्यसमा मासुको सुपहरू बनाएर हालेको चाहिँ एकदमै मिठो लाग्छ